म यहीँ कालिम्पोङमा जन्मेको हो अनि म यहाँबाट मैले नाइन्टिन सेभेन्टी फाइभमा मैले कुम्दिनी होम्सबाट पास गरेँ अनि यही नाइन्टीन सेभेन्टी एटमा मैले कालिम्पोङ कलेज पास गरेँ अनि मैले यो बिकममा पास गरेकोले गर्दाखेरि मैले यहाँ कामको लागि खोजी गरेँ तर काममा मैले पाइन किनभने यहाँनिर मेरो मार्क्स राम्रो भए पनि मेरोमा कुनै किसिमको यो घुसहरू दिने मेरो केही पैसै थिएन र त्यसले गर्दाखेरि काम पाएर पनि मैले कतिवटा कुरो मिस गर्नुपऱ्यो र त्यसले गर्दाखेरि म सिक्किम गएँ सिक्किममा मैले नाइन्टिन एटी टूमा काम गर्नु थाले अनि त्यहाँ काम गर्दाखेरि पहिला म सानो तिनो उयसमा काम गरेँ अनि पछि त्यहाँबाट मेरो प्रमोसन हुँदै म त्यहाँनिर एउटा अकाउन्ट्स अफिसरको पोस्टमा यानी कि अन्डर ग्रेजुएटको पोस्टमा पुगे अनि त्यहाँ पुगेर मैले काम गरेर मैले नाइन्टिन नाइन्टी एटमा मैले त्यहाँबाट काम छोडेर आएर मैले अहिले कालिम्पोङमै छु अनि कालिम्पोङमा मैले यहाँनिर अहिले सानो एउटा बाटोको छेउमा दोकान खोलेको छु यस्तै सानो तिनो दोकानहरू अनि म त अहिले त्यही चलाउँदै बसिरहेको छु अनि मेरो अब भविष्यमा केही गर्ने मेरो केही इच्छा छैन क्यू कि यसमा मलाई अहिले त्यति नाफा छ अनि यसले गर्दाखेरि म अझ मेरो दोकानलाई बढाउने म कोसिसमा छु र त्यसले गर्दाखेरि मैले अहिले एउटा लोन निकाल्ने मेरो उसमा तर्खरमा छु